मेरो ठुलो ठुलो उपलब्धिहरूबारे बोल्नु पर्दा म सानैदेखिको पढ्नमा त राम्रो थिएँ क्लास नर्सरी एलकेजी युकेजी वान टु थ्री हुँदै फाइभ फोर सिक्स सेभेन एट नाइन टेनसम्म म टपर थिएँ अनि स्कुल टपर भएँ त्यस पछि यो पनि मेरो उपलब्धि नै थियो त्यस पछि इलेभेन टुवेल्भ साइन्स लिएर पढेँ त्यो पनि मेरो घरको निम्ति र मेरो निम्ति उपलब्धि नै थियो त्यस पछि टुवेल्भ एचएसमा राम्रो फर्स्ट डिभिजनमा पास गरेँ त्यस पछि फेरि कलेजमा म्याथामेटिक्स अनर्स लिएर पढेँ र म्याथामेटिक्स अनर्स लिएर पढ्नु पनि ठुलो उपलब्धि उपत उपलब्धि नै थियो त्यस पछि ग्रेजुएसन गर्यो राम्रै मार्क्समा त्यस पछि डिपार्टमेन्टेल टपर भएँ डिपार्टमेन्टल टपर हुनु पनि एउटा ठुलो उपलब्धि नै हो र यस पछि फेरि मैले मास्टर्स जोइन गरेँ मास्टर्स पनि मैले एकदम फर्स्ट डिभिजन नै पास गरेँ त्यो पनि मेरो उपलब्धि थियो त्यस पछि मास्टर्स गर्दा गर्दै नेट जेआरएफ लगाएँ जुन चाहिँ पिएचडीको लागि एकदम अनिवार्य छ त्यो मेरो ठुलो उपलब्धि थियो त्यस पछि मैले पिएचडी जोइन गरेँ पिएचडी जोइन गर्नु अनि मेरो ठुलो उपलब्धि भयो त्यस पछि मैले आमा आप्पा मेरो घर परिवारलाई खुसी दिएँ अनि त्यो भन्दा ठुलो उपलब्धि अरू मेरो निम्ति के हुन सक्छ र म यसमा धेरै खुसी छु यही मेरो ठुलो उपलब्धि हो र आज मैले गर्दैछु धेरै कामहरू राम्रो राम्रो कामहरू गर्दैछु अनि मलाई आफूमा धेरै खुसी लाग्छ गर्व लाग्छ यही मेरो सबभन्दा ठुलो उपलब्धि हो